सुशान्त ट्राभल एजेन्सी है र भाइ मैले तपाईँलाई गाडी जज बजारकोलागि गाडी भनेको थिएँ र मैले अघि धेरै समयदेखि तिमीलाई पर्खेको कि र अहिलेसम्म गाडी आइपुगेन र म चाहिँ अब अरू काम लिएर म अरू अन्यथै जानुपर्ने भयो त्यसले गर्दाखेरि आजको लागि चाहिँ तपाईँले त्यो मेरो कार जुन चाहिँ मैले गा कार बुक गरेको थिएँ त्यो आजको लागि क्यान्सल गरिदिनुहोस् र कुनै दिन अब यसरी भनेको बेलामा समयमा चाहिँ तपाईँले अलिकति गाडी पठाइदिनुहोस्